अब नेपाली नेपाली गीतमा डान्सहरू गर्यो भने हामीलाई पुरा त्यो ओर्नामेन्ट्सहरू चाहिन्छ त्यो जस्तो चौबन्दी चोलो ढाका सारी के के अन्त शिरबन्दीहरू के केहरू चाहिन्छ तर एकदम हिन्दी गीतहरूतिर बलिवुड सङ्ग्सहरूतिर चाहिँ एकदमै सजिलो हुन्छ अब सिम्पल एउटा केही अब कुर्ती नभए उयो प्यान्ट र भेस्टहरूतिर त्यतिकै डान्स गर्दा हुन्छ अन्त त्यही भएर अब मान्छेहरूले अलिकति स्टेप्सहरू पनि कतिवटा सारो पर्छ नेपालीहरूको सिक्नु अन्त अझै हिन्दी त हिन्दीमा त इजी हुन्छ एकदम फ्री मुभ्सहरू गर्नु सक्छ हिन्दी र इङ्ग्लिस प्राय प्राय सेमै हुन्छ अन्त चाहिँ नेपालीमा चाहिँ त्यही भयो ड्रेसहरूले गर्दा अन्त हिन्दी गीतहरूमा चाहिँ एकदम डान्स गर्ने चाहिँ आजकल निक्लिएको छ धेरै त्यसबाट चाहिँ मुकाबला हो टप ट्रेन्डिङ्स चाहिँ गीत चाहिँ अहिले हिन्दीबाट त्यो चाहिँ पहिला चाहिँ पुरानो गीत थियो त्यो अहिले चाहिँ नयाँ रिमिक्स् बनाएको त्यो मुकाबलाको चाहिँ अन्त अझै छ धेरै अरू बादशाहको गीतहरू जुग्नुहरू आजकल पुरा त्यसमै ट्रेन्ड चलिरहेको छ हो रिल्सहरू के केहरू बनिरहेको छ अँ त्यति हो